कालिम्पोङको मुख मुख्य यातायात साधनहरू चाहिँ यहाँनिर डेली सर्विस गाडी छ होइन अन्त बस छ सानो यहाँनिर टुक्रे गाडी धेरै चल्छ अन्त यहाँ कमानबस्तीको मान्छेहरूको लागि पनि आफ्नो आफ्नो उनीहरूको सर्विस गाडी हुन्छ बिहान बिहान बिहानै टर्नमा बस्ने गाडी हुन्छ बेलुका फर्किने बिहान आउँछ उनीहरू कमानबस्तीको टाढो टाढोको मान्छेहरू बिहान बिहानै आयो सौदापात गऱ्यो बेलुका त्यही गाडीमा फर्कियो त्यस्तो छ अनि यहाँनिर यहाँदेखि हाम्रो कालिम्पोङमा चाहिँ गाडी मात्रै छ हाम्रो यातायात साधन अर्को चाहिँ तल टिस्टा के अरे सिलगढीदेखिको रम्फूसम्मको रेलवे लाइन बनिँदैछ त्यसको हेडक्वार्टर चाहिँ टिस्टामा बनिने वाला छ